बहिनी म त्यो काँसको थाल साह्रो मनपर्यो त्यसको कलरै मनपर्यो एकदम मस्काउँदा पनि सफा हुन्छ पिछ् पिछे पनि सफा छ हो त्यो कलरै मनपर्यो एकदमै दामी दामी दामी मनपर्यो कलरै राम्रो कहिले पनि बिर्सिनु नसक्ने खालको थाल मनपर्यो आजै चलाउँदैछु त्यही नै राम्रो छ है बहिनी